पन्ध्र अगस्त उन्नाइस सौ सैँतालिस छब्बिस जनवरी उन्नाइस सौ पचास बिस जुन उन्नाइस सौ चौरानब्बे एक सेप्टेम्बर उन्नाइस सौ छियानब्बे पाँच दिसम्बर उन्नाइस सौ सन्तानब्बे